ए हजुर भन्नुहोस्

हजुर हजुर हजुर सक्छु त ककसको विषयमा होला नामहरू ए हजुर अब भन्नु पर्दाखेरि सुवास घिसिङ चाहिँ हाम्रो पाहाडका चाहिँ सबैभन्दा नामी नेता हुनुहुन्थ्यो के उनले उनी राजनीतिक क्षेत्रमा चाहिँ धेरै भन्नु पर्दाखेरि चाहिँ उनले खप्पिस व्यक्ति हुन् भन्नुपर्दा अब उनी सुवास घिसिङज्यूले चाहिँ तपाईँको उयो हाम्रो भारत सेनामा पनि उहाँले भर्ती भएर धेरै साल उहाँले आफ्नो जीवनलाई त्यहाँ पनि योगदान दिएको छ है र उनी हजुर पाहाडमा पाहाडवासीहरूको निम्ति धेरै सोच्ने व्याक्ति हुन् र उनले पाहाडमा पनि आफ्नो पाहाडीहरूको हाम्रो गोर्खा जातिको आफ्नो भूमि हुनुपर्छ भनेर उहाँले गोर्खाल्यान्डको आन्दोलन पनि पहिला सुरु गर्नु भएको थियो हजुर उनले यो दार्जिलिङ क्षेत्रमा धेरै योगदानहरू पुऱ्याएको छ क्या उनले अब आफ्नो हाम्रो गोर्खा जातिको लागि अस्तित्व खोज्ने काम पहिला गरेको हो र उनले गोर्खाल्यान्डको आन्दोलन खोज्दाखेरि चाहिँ छ्यासीको आन्दोलनमा चाहिँ यहाँ छ्यासीको आन्दोलनले चाहिँ धेरै प्रभाव ठुलो रूप लिएर चाहिँ यहाँ पाहाडमा चाहिँ उहाँले आन्दोलन गर्नु भएको थियो र उहाँले यहाँका अँ व्यक्तिहरूलाई है उनलाई यहाँ पाहाडको पिता पनि भनिन्छन् है र उनलाई चाहिँ अब हामीले यहाँका गोर्खा जातिहरूले चाहिँ धेरै मानेका उनी एक महान् राजनीतिक नेता हुन् र अगम अर्को आगमसिंहको भन्छु है हाम्रो अगमसिंह गिरीज्यू चाहिँ दार्जिलिङमै जन्मेका र उहाँलाई भन्नुपर्दा दार्जिलिङमै जन्मेर उनले दार्जिलिङकै क्षेत्रमा धेरै प्रकारको उनले राम्रो कामहरू गरेका छन् उनले जस्तै भाषाको विषयमा भयो उनले लेख्ने काम गऱ्यो आफ्नो भाषालाई आफ्नो भाषालाई कसरी चिन्नु आफ्नो भाषालाई महत्त्व कसरी दिनु त्यो सिक उहाँले हामीलाई सिकायो हामी पाहाडवासीलाई है र उनले धेरै प्रकारको योगदानहरू आफ्नो भाषाप्रति आफ्नो जातीय भाषाप्रति उहाँले धेरै प्रकारको योगदानहरू दिएको छन् कवितामार्फत उपन्यासमार्फत उहाँले धेरै योगदानहरू दिएको छन् उनले राम्रा राम्रा कविताहरू यो पाहाडका सुन्दरतालाई दर्साएका छन् पाहाडलाई पाहाडलाई कसरी सुन्दर बनाउने यहाँका पाहाडका हरेक कुराहरूको वर्णन गरेर उहाँले आफ्नै शैली शैलीसँगै उहाँले चाहिँ पाहाडको वर्णनहरू को किताबहरू हजुर अरू केही सुविधा अरू केही जानकारीहरू चाहियो भने मलाई कल गर्नु सक्नुहुन्छ नि है हुन्छ